भारतवर्षभित्र खाना कस्तो र छ र दैनिक जीवनमा बनाइएका प्रयोग गरिएका केही लोकप्रिय व्यञ्जनहरू मसलाहरू के हुन् अब यस्तो हो भारतवर्षभरि विभिन्न संस्था संस्थाहरू बसेका छन् जाति तीहरू बसेका छन् र आफ्नो आफ्नो जातभित्रको खानाहरू उहाँहरूले रुचाउँछन् मन मन गरेर खान्छन् र जानेजति पनि घुमन्तेहरू जति पनि जान्छन् त्यो देशतिर त्यो होटलतिर बस्दाखेरि उहाँहरूले अब त्यही जग्गाको जस्तै कर्नाटकमा गयो भने अब कर्नाटकले बनाइएको भोजनहरू व्यञ्जनहरू के के छ त्यही नै मनपराएर खाने गर्छन् र त्यसले गर्दा मसलाहरू पनि त्यही हो अब ठुला ठुला लोकप्रिय होटलतिर भनौँ त्यसमा अब त्यस्तै मसलाहरू चल्छन् अनेक प्रकारको बाहिरको मसलाहरू तर अब हामी साधारण खानेहरूले चाहिँ साधारण होटलतिर बसेर खानेले चाहिँ त्यही हो लसुन प्याज अदुवा र यो खार्सानीहरू र तिता मिठाको लागि अनेक प्रकारको त्यो नुनिला चिजहरू मिसाएर हामी खाने गर्छौँ र यही हो प्रत्येक देशमा आफ्नो आफ्नो राज्यमा अब आफ्नो आफ्नै लोकप्रिय खाना व्यञ्जनहरू चाहिँ यसरी बनाएर हामी खान्छौँ